हाम्रो एरियामा अब बर्खामा चाहिँ धान रोपिन्छ धान मकैहरू रोपिन्छ अनि हिउँदोमा चाहिँ तपाईँको यही सिमीहरू सिमी सा के भन्छ यो बैगुनहरू सब्जी नै लाउँछौँ प्रायः